कालिम्पोङमा चाहिँ अहिले हाम्रो माथि ठुलो हस्पिटल हस्पिटल छ त्यहाँ चाहिँ दुई रुपियाँमा टिकट काट्यो भने त्यहाँनिर भएको दबाईहरू त दिन्छ नभएको चाहिँ बाहिरबाटै किन्नु भन्छ तर प्रायः जस्तो त्यहाँ दबाईहरू पाउँछ जस्तै पाउँछ अनि डक्टर अर्को अर्को छ डक्टर मलिकले चाहिँ एउटा प्राइभेट नर्सिङ होम हो त्यहाँ चाहिँ त्यहाँ चाहिँ गरिब दुःखीहरूले सक्तैन पनि त्यहाँ अलिक अलिक पैसा हुनेहरूले मात्रै सक्छ त्यहाँ गएर देखाउनु त्यहाँ त्यहाँ चाहिँ अलि सफा पनि छ त्यहाँ राम्रो पनि हेर्छ हाम्रो माथि पनि सफा हुन्छ हस्पिटल मैला चाहिँ त्यहाँ पनि छैन सफा राख्छ कोभिडको बेलामा पनि उनीहरूले माथि हस्पिटलमा खोपहरू फ्रीमै लगाएर लगाउने गर्थ्यो अनि अनि गाउँ घरमा पनि अहिले धेरै आशाहरू छ नानीहरूको खोप कहिले कहिले छ उनीहरूले फोन गरेर भन्छ या त वाट्सएपमा म्यासेज पठाउछ उनीहरूले दबईहरू पनि दबाईहरू पनि आएको छ भने उनीहरूले फोन गरेर लिनु बोलाउँछ जानु पाएन भने उनीहरूले घरमै ल्याइ पनि ल्याइदिन्छ नानीहरूको नानीहरूलाई पनि ज्वरो ज्वरो खोकी सर्दी के को पनि दबाई छ भने उनीहरूले ल्या घरमै ल्याइदिन्छ